यस क्षेत्रमा देखिने चराहरू धेरै नै छन् अब यसो फसलहरू उगेको बेलामा त्यति बेला चराहरू धेरै नै आउने गर्छ अब प्रायः देखिने चरा भनेको अब काग त देखी नै राख्छ अन्त काग भयो कोयल भयो त्यहाँबाट भँगेरा भयो रुपी भयो अन्त यहाँ हाम्रो सुगा अन्त र एउटा चरा छ जुन यो अङ्ग्रेजीमा चाहिँ यसलाई किङ्ग फिसर भन्ने गरिन्छ त्यो पनि देखिन्छ कोही बेला अनि त्यहाँबाट यो परेवा भयो अन्त ढुकुर त्यस्तोहरू नै देखिन्छ अन्त मलाई मन पर्ने चरा चाहिँ त्यहाँभरि चाहिँ अब रङ्गले गर्दा पनि होला कि त त्यो जिउको आकारले गर्दा पनि होला मलाई चाहिँ त्यो किङ्ग फिसर भन्ने नै मन पर्छ त्यसले चाहिँ प्रायः माछा खाने गर्छ मलाई चाहिँ त्यही नै मन पर्छ मजाको चहकिलो त्यो रङ्गको हुन्छ कि त निलो भयो कि त अलिक हरियो हरियो भयो त्यस्तो रङ्गहरूको हुन्छ साह्रै नै मन पर्छ मलाई चाहिँ त्यो चरा चाहिँ